हिजोआजको नानीहरू चाहिँ जस्तै हामी पनि पहिला सानो हुँदाखेरि हामी भाँडाकुटीहरू खेल्थ्यौँ र सानो हुँदाखेरि चाहिँ हामी भाँडाकुटीहरू खेल्थ्यौँ र हामी गुडियाहरू बनाएर खेल्थ्यौँ र हामी फुटबलहरू खेल्ने गर्थ्यौँ भलिबलहरू पनि खेल्ने गर्थ्यौँ हामी क्रिकेटहरू पनि खेल्ने गर्थ्यौँ र धेरै त्यस्तो कुराहरू हामी गर्ने गर्थ्यौँ र हामी साथी भाइहरू मिलेर आफ्नो आफ्नो गेमहरू खेल्थ्यौँ जस्तै हामी चुङ्गीहरू खेल्ने गर्थ्यौँ तर हिजोआज आजकलको नानीहरू चाहिँ आजकलको नानीहरू चाहिँ प्रायः चाहिँ घरभित्रै बसेर आफ्नो मोबाइलमा चाहिँ अब मोबाइलको गेमहरू खेल्ने गर्छ जस्तै पब्जीहरू खेल्ने गर्छ तिनीहरू घरमै बसेर तिनीहरू टाढो टाढो हुन्छ तरै पनि फोनको मार्फतले एकअर्कासँग मिलेर पब्जीहरू खेल्ने गर्छ मोबाइल लिजेन्डहरू खेल्ने गर्छ अन्त पिएसहरू खेल्ने गर्छ अन्त सिओसीहरू खेल्ने गर्छ तिनीहरू र अहिले पनि गाउँ बस्तीको नानीहरू चाहिँ तर धेरै जस्तोहरू प्रायः जस्तोहरू चाहिँ फुटबलहरू खेल्न जान्छ घरबाट तर प्रायः नै चाहिँ घरमा बसेर त्यसरी फोनमा नै मोबाइलमा नै गेमहरू खेल्ने गर्छ तिनीहरू त्यसमा नै ज्यादा रुचि लाउँछ अहिले हिजोआजको नानीहरू चाहिँ